दार्जिलिङ जिल्लामा मुख्य शिक्षित संस्था चाहिँ एसआइटी एसएमआइटी आइएएएस सेन्ट पल ग दार्जिलिङ गभर्नमेन्ट कलेज नर्थ पोइन्ट कलेजहरू छ स्कुलको शुल्क चाहिँ अब कत् कति छ भन्दाखेरि चाहिँ गभर्नमेन्ट कलेजमा गभर्नमेन्ट स्कुलमा चाहिँ सस्तो छ तर पढाइ राम्रो छैन प्राइभेटमा चाहिँ महँगो छ है अन्त म म मनपराउने पाठकहरू अब म मान्छेले मनपराउने पाठकहरू त के छ भन्दाखेरि चाहिँ होटेल म्यानेजमेन्ट एयर होस्टेज त्यस्तैहरू छ